हेलो

हजुर हजुर छ त तपाईँलाई कस्तो चाहिएको हो केको भन्नुहोस् न काठको हो भने चाहिँ तपाईँले अब काठको पनि धेरै प्रकारको छ क्या हो त हाम्रोमा हजुर अब तपाईँले कस्तो खोज्नुभएको त्यो चाहिँ भन्नुहोस् न हजुर लेन्थ हाइट अब नर्मल घरहरूमा अब तपाईँको होचोहरू छ भने त्यस्तै सेभेनहरूको लिनुहोस् हो अन्त तपाईँलाई अब मान्छे निकै छ अब कि तपाईँले गोदरेज चाहिँ तपाईँको पर्सनलको लागि कि घरको फ्यामिलीको लागि नै हो फ्यामिलीको लागि हो भने त्यस्तै एट फिटको छ त्यो लिनुहोस् न ल तपाईँको अब तपाईँले फ्यामिली लिनुहुँदै रहेछ हो हामी अब फिफ्टिन हन्ड्रेड गरिदिन्छौँ नि

होइन फिफ्टिन त अब तपाईँलाई फिफ्टिन पनि अब के भनेर दिने अफर चलिरहेछ त म त्यसैले गर्दा दिएको नभए त त्यस्तो बेसी कहाँ हुन्छ फाइभहरू हुन्छ नि हाम्रो त खास त कि अहिले इन्डेपेन्डेन्स डेले गर्दा चाहिँ अलिक अनि तपाईँलाई अब ट्वेन्टी पर ट्वेन्टी पर्थ्यो हो अन्त फिफ्टिन हन्ड्रेड डिस्काउन्ट गरेर त्यस्तै तपाईँको सेभेन्टिन फाइभ हन्ड्रेडहरू पर्छ हजुर अब त्यो चाहिँ तपाईँमाथि हुन्छ तपाईँ चाहनुहुन्छ ऐना लाउनु ऐना लाउनु चाहनुहुन्छ तपाईँ ऐना लगाएको तपाईँको त्यो फाइभ हन्ड्रेड चार्ज हजुर अबुई त्यो त मिल्दैन नि हजुर हजुर कहिले आउनु कहिले आउनुहुन्छ हाम्रो यहाँ कालिम्पोङ अँ यहाँ बागधाराको त्यहाँ आउनुहोस् न

हुन्छ हुन् हुन्छ हुन्छ